ए हामीहरू हामीहरू घुम्नु आएको टुरिस्टहरू हौँ हामीहरू आउँदै छौ एक घन्टाभित्रमा आइपुग्छौँ त्यसमा अब कस्तो खालके फ्यासिलिटीहरू छ तपाईँकोमा ए ट्रेकिङको लागि भनेको ट्रेकिङको लागि भनेपछि तपाईँहरूकोमा मतलब गाइडसाइडहरू नि सबै छ ए अच्छा हजुर हजुर राम्रै त्यसो भने त सजिलै पर्नेभयो अनि त अरू कस्तो खालको फ्यासिलिटिसहरू छ ए ए त्यो चाहिँ बुझेँ मैले अरू जग्गा चाहिँ कुन कुन ठाउँ छ यसो घुम्नु घुम्ने लायकको जग्गाहरू चाहिँ अच्छा

ए अच्छा अच्छा अच्छा ए अझै चार्को लोलेगाउँहरू अझै चार्कोल लोलेगाउँहरू भन्ने पनि मैले सुनेको त्यो रेलीपाला भन्ने पनि अब त्यै साइड हो त्यो त्यै साइड हो ए ए आच्छा आच्छा यो अहिले कालिम्पोङमा माथि त्यो एउटा नयाँ अहिले भर्खरको चलेकै एकदम अब अलिकति अब सबैले मन पराएको त्यो प्याराग्लाइडिङहरू भन्नेहरू पनि छ भनेको सुनिन्थ्यो हो डेलोतिर ए हजुर हजुर ए ठिकै छ त्यसोभए त्यहाँ आउनुको लागि चाहिँ अब त्यो हामीलाई थाहा छैन त्यति मौसमहरू लुगाफाटाहरू चाहिँ कस्तो बोक्नुपर्छ हो हो अझै खाने कुराहरू पनि केही बोकेर हिँड्नुपर्छ खाने कुराहरू नि केही बोकेर हिड्नुपर्छ बाटोको लागि ए ए भनेपछि हजुर हजुर हजुर एकछिन है त्यो मेरो साथीले के पो सोध्दै छ अझै हिलमा अब यो पाहाडी साइडमा यो ट्रेकिङ गर्दाखेरि चाहिँ के गर्नुपर्छ कस्तो खालको चाहिँ अब ड्रेस लुगा जुत्ता त्यहाँबाट ए हजुर हजुर अँ अँ

भनेपछि चाहिँ यो टाई सुटमा लाउनेखालको जुत्ता चाहिँ काम भएन ए ल ल हुन्छ हवस् न त अँ हुन्छ हुन्छ हुन्छ धन्यवाद हुन्छ